मलाई चाहिँ गानाहरू गीत गाउनु पुरा एकदमै मनपर्छ हो सिङगिङ गर्नु सिङगिङहरू गर्नु चाहिँ मलाई पुरै एकदम मजा लाग्छ हो मेरो कोही पनि गुरुसुरु छैन हो मैले मतलब त्यस्तो क्लासहरू पनि गरेको छैन गानाको मलाई एकदमै गीत गाउनु चाहिँ पुरै मजा लाग्छ मजा लाग्छ एकदम सबैतिर मतलब गाना गीत गाउनु अब अन्त मलाई गाना गीत गाउनु चाहिँ म गाना गीत गाउनु भनेपछि चाहिँ म मलाई अब भोकसोक केही पनि लाग्दैन मलाई मेरो गुरुसुरु केही चेला छैन मलाई गा गाना मलाई नेपाली गाना ट्र्याक गानाहरू गीत गाउनु पुरा मन छ एकदम मलाई नेपाली पुरानो गाना पनि म गीत गाइदिन्छु नयाँ नयाँ गानाहरू पनि म कतिवटा गीत गाइदिन्छु हो मलाई चाहिँ एकदमै सिङगिङ गर्नु चाहिँ पुरा एकदम सोख छ कि अब एकदमै मतलब सोख छ मलाई गाना गीत गाउनु मलाई मतलब कसैको म त्यस्तो क्लासहरू पनि गर्दिनँ सिङगिङको यहाँ पिएम छैन मेरो कोही मेरो कोही पनि छैन हो गुरु चेलाहरू कोही पनि छैन गुरु गुरुचेलाहरू कोही पनि छैन मेरो तर के गर्नु अब मेरो गाना गीत गाउनु चाहिँ मलाई एकदमै पुरै सोख छ कि गाना गीत गाउनु चाहिँ एकदमै मलाई पुरा मनपर्छ म घरमा बस म घरमा बसेर आफै एकदमै प्र्याक्टिस गर्छु आफै प्र्याक्टिस गर्छु मलाई कसैले पनि सिकाउँदैन म आफै नै एकदमै म आफै गुरु बनेर आँट्छु एकदम म आफूले आफूलाई पुरा विश्वास गर्छु मलाई गाना गीत गाउनु चाहिँ एकदमै पुरा मजा लाग्छ गाना चाहिँ मलाई एकदमै म जत्ति बेला हिँडे पनि म जहाँ गए पनि म जता बसेको छ भने पनि मलाई स्कुलमा आए पनि मलाई गाना चाहिँ गीत गाउनु पुरा मनपर्छ सिङगिङ गर्नु चाहिँ मलाई एकदमै पुरा सोख छ हो मलाई यस्तो यस्तो गानाहरू मनपर्छ नि मलाई मलाई कस्तो कस्तो गाना मन मलाई कस्तो कस्तो गाना मनपर्छ भन्यो भने मलाई अब कुन केटाकोमा रामचरणको अब आरआरआर फिल्म ट्रिपल आरको फिल्मको गाना पनि मनपर्छ मलाई अनि मलाई नेपालीभरिमा गाना भनेको चाहिँ नेपालीभरिमा गानामा चाहिँ मलाई सलमान खानको गाना पनि मनपर्छ प्रेम रतन धन पायो भन्ने हो त्यो गाना पनि ओके लाग्छ मलाई एकदमै सिङगिङ गर्नु पुरै एकदम मलाई सोख छ मलाई नेपाली नेपाली गानाहरू ट्र्याक गर्नु म नभने पनि ए अहिलेसम्म दस पन्ध्रवटा त मजाले गीत गाइदिन्छु मेरो भलै स्वर अलिकति नमिलोस् तर मलाई गाना गीत गाउनु एकदमै पुरा इन्ट्रेस्ट लागेको छ हो म घरमा एकछिन एकछिन भए पनि बिहान बेसी से बेसी आधा घन्टा एक घन्टा भए पनि म घरमा चाहिँ एकदमै पुरै प्र्याक्टिस गर्छु गाना गीत गाउनु म बेलुकातिर पनि म प्र्याक्टिस गर्छु गाना बिचबिचमा मजाले गीत गाइरहन्छु नभए पनि म स्कुल आउँछु होइन स्कुल आएर म मोबाइल राख्छु हो यहाँ आन्टी यसको दोकानमा अनि मैले स्कुल आएर पनि स्कुल आएर पनि अनि स्कुल आएर पनि मैले अनि घर जाने बेलामा घर जाने बेलामा घर जाने बेलामा चाहिँ अन्त टोटोमा साथी हो आउँछ अन्त मैले त्यसको टोटोमा मेरो मोबाइलमै ट्र्याक लगाएर गानाहरू गीत गाउँछु मैले स्कुलबाट जाँदा जाँदा नै मैले गीत गाउँछ हाम्रो साथीहरूले चाहिँ भयो भनिदिन्छ ओ राम्रो गीत गाउँछ तिमीले स्टेटतिर भाग लेऊ न भन्छ मलाई तर मलाई चाहिँ अलिकति सरम लागिदिन्छ कि त्यही भएर म स्टेजतिर जान सक्दिनँ म अलिकति तर अब त म सोचिरहेको छु प्रोग्रामहरू भयो भने त म गाना गीत गाउँछु एकताल ट्राई गर्छु किन मलाई पुरा एकदमै गाना गीत गाउनु पुरा एकदम मतलब कस्तो मजा लाग्छ गाना गीत गाउने भनेपछि म पुरै एकदम खुसी हुन्छु कि गाना म कस्तो कस्तो गाना पनि गीत गाइदिन्छु नेपाली नेपाली गीत गाइदिन्छु म हो अब लभ स्टोरी गाना भन्यो लभ स्टोरी गाना पनि गीत गाइदिन्छु म एकदमै पुरै गाना गीत गाउनु मलाई मन छ हो साह्रै मलाई एकदम गाना गीत गाउनु चाहिँ पुरा इन्ट्रेस्ट लाग्छ सिङगिङ गर्नु चाहिँ मलाई एकदम गानाहरू मलाई यस्तो यस्तो दामी दामी लाग्छ नि अहिलेको न्यू सङ पुरानो सङहरू पनि मलाई सबै नै मजै लाग्छ अहिलेको नयाँ गानाहरू भन्दा पनि पुरानो गानाहरू चाहिँ मलाई पुरा एकदम मजा लाग्छ किनभने पुरानो गानाहरूको चाहिँ नि यस्तो राम्रो छ नि यस्तो राम्रो छ नि म्युजिक मतलब पुरा एकदम मिल्छ अहिलेको गानाहरूमा के छ खालि ढुकढुक मात्रै छ बेसी अब पहिलाको गानाहरू त अब सबैले अब आफू आफूले गीत गाएको हुन्छ सबैको एकदम स्वरमा मजाले मिलेको हुन्छ हो त्यो भएर चाहिँ मलाई गाना पुरा मनपर्छ पुरानो गानाहरू पनि पुरा मन हाम्रो साथीहरूले भन्छ ओ गाना कस्तो पुरा सुनेको मलाई पनि भन्छ मलाई मजा लाग्छ त म सुन्छु नि त मलाई एकदम पुरा इन्ट्रेस्ट लाग्छ गाना सुन्नु गीत गाउनु पनि मलाई पुरै मजा लाग्छ हो एकदमै साह्रै भन्दा पनि साह्रै मनपर्छ गाना गीत गाउनु मलाई हो पुरै मतलब म बिहानदेखिको बेलुकासम्म पायो भने पनि पुरा एकदम पुरै नै गीत गाइदिन्छु गाना बिहानदेखिको बेलुकासम्म पायो भने पनि गाना चाहिँ म कन्टिन्यू गीत गा भने पनि कन्टिन्यू गीत गाइदिन्छु हो यो गाना गीत गा भन्यो भने पनि म गीत गाइदिन्छु त्यही गाना भन्यो भने गीत गाइदिन्छु मलाई गाना चाहिँ म घरमा एकछिन एकछिन भए पनि प्र्याक्टिस गर्छु म त्यही भएर त म अहिले घरमा प्र्याक्टिस गर्छु लाउड स्पिकर किनेर मैले घरमा बक्स पनि छ बक्समा लगाएर गीत गाउँछु म मोबाइलमा गीत गाउँछु म कस्तो मजा लाग्छ पुरै एकदमै मलाई फुल मजा लाग्छ कि गाना गीत गाउनु म त सोचिरहन्छु कि म त अब हेर्नुहोस् मेरो त अब पुरा एकदमै मलाई सिङगिङ गर्नु एकदम पुरा सोख छ मलाई एकदमै सिङगिङ गर्नु पुरा एकदम मतलब मलाई सिङ्गरै बनिनु मनलागेको छ हो तर के गर्ने अब हाम्रो गाउँघरको बिचमा अब यत्रु यत्रु नानीहरू छ अब अहिले भर्खर जन्मेको नानीहरू छ त्यो भएर मैले बक्स बजाउनु पाएको छैन अहिले त्यति ट्रेनिङ पनि गर्नु पाएको छैन म सिङगिङको क्लास पनि गर्दिनँ किनभने मलाई क्लास गरेको भन्दा आफूले सिकेको र त्यो क्लास गरेको भिन्दै छ किन आफूले गरेको भनेको त आफूले एकदम मतलब आफूले टेक्निक लगाएर एउटा उयो म मतलब बुद्धि लगाएर एउटा सिकेको जस्तो भयो त्यो अरूले गरेको भन्दा अरूले गरेको राम्रै सिकाउँछ तर त्यो अरूले गराएको त सिकेको जस्तो भयो त्यही भएर आफै नै सिकेको आफ्नो मतलब आफ्नो मिहिनेतमा सिकेर चाहिँ आफूले मतलब गीत गाएर हाल्छु मलाई मजा लाग्छ एकदम गीत गाउनु कि मलाई मजा लाग्छ गीत गाउनु म घरमा लाउड स्पिकर मेरो कत्तिवटा छ म घरमै गीत गाउँछु बिहान बिहानदेखिको बिहानदेखिको बेलुकासम्म गीत गा भन्यो भने पनि गीत गाइदिन्छु म भजनहरू पनि गीत गा भन्यो भने गीत गाइदिन्छु म नेपाली गाना म सिङगिङ गर्नु चाहिँ एकदमै भन्दा पनि नि एकदमै साह्रै मतलब साह्रै राम्रो लाग्छ कि मतलब पुरा गर्नु मनलागेको छ मलाई त सिङगिङ गर्नु हो सिङगिङ गर्नु चाहिँ मलाई पुरा मजा लागेको छ जुन गाना देखे पनि म मलाई त्यही भएर त गाउँघरमा ए तैँले त गाना त मजाले गीत गाउने रहेछ भन्छ मलाई त्यो भएर त अन्त जसले पनि ए आइज् न मेरो आइबेन छ उसको उनीहरूकोमा पनि बक्स छ आइज् न भनेर मलाई गीत गाउँछ मैले गीत गाउँछ मलाई मजा लाग्छ मलाई गीत गाउनु भने कहाँ होला घरबार भन्ने गाना पनि मलाई पुरा मनपर्छ अन्त पुरानो गाना दिल मे हो तुम भन्ने गाना पनि पुरा मजा लाग्छ अब फिल्मको केटाहरूको नाम थाहा भएन मलाई हो तर मलाई पुरा मनपर्छ किनभने सबै सबै एकदमै साह्रै नै साह्रै नै मनपर्छ मलाई कि गाना गीत गाउनु चाहिँ पुरा सोख छ म सिङ सिङ उयो मतलब पढेर केही बनिन सकिनँ भने पनि अब मेरो कि होइन आफ्नो अवस्था अलिकति खराब छ तर पनि म के गर्नु अब म सिङ्गर भए पनि नि बनिन्छु भनेर त्यही सोचिरहेको छु म त्यही भएर म गाना प्र्याक्टिस गरिरहन्छु किन म गाना अहिले अहिलेको समयमा पढाइ मात्रै ठुलो कुरो मलाई पुरा एकदम मतलब गीत गाउनु मनलागेको छ गाना चाहिँ एकताल सबै गानाहरू गीत गाइदिन्छु वा कस्तो मजा लाग्छ कि गानाहरू गीत गाउनु मलाई सिङगिङ गर्नु चाहिँ मलाई खतरनाक राम्रो लाग्छ मलाई सिङगिङ गर्नु चाहिँ एकदम साह्रै नै मजा लाग्छ कि मलाई मतलब मतलब के भन्ने अब मलाई एकदमै पुरा राम्रो लाग्छ सिङगिङ गर्नु सिङगिङ गर्नु किनभने अब मलाई खतरा राम्रो लाग्छ एकदम गर्नु अब गाना अब गानाहरू गीत गाउनु भनेपछि म खुसी हुन्छु कसैलाई गीत गा भन्यो भने कसैले गीत गाएको एकताल मजाले सुन्नु म त्यही गाना मजाले गीत गाइदिन्छु एकताल मलाई सुन्नु चाहिँ पाओस् किनभने एकताल मजाले मैले सुनेँ भने म त्यो गाना म मजाले गीत गाइदिन्छु किन म मेरो चाहिँ दिमागमा के छ भने मेरो दिमागमा चाहिँ छिटो ढुक्छ कि मेरो आफ्नो छिटो गऱ्यो भने चाहिँ जति अरूले गीत गाएको पनि मैले सुन मजाले ध्यान लगाएर सुनेको छ भने म मेरो छिट्टो दिमागमा पस्छ कि मेरो मतलब दिमागले छिट्टो पक्रिन्छ क्याच् गर्छ छिट्टै मेरो सबै सबै कुरालाई क्याच् गर्छ हो सबै कुरो क्याच् गर्छ मेरो पुरा एकदम गानाहरू मैले गानाहरू गीत गाउँदा पुरा क्याच गर्छु म